अहिलेसम्म मैले देखेर आएको हेरेर आएको या सुनेर आएको कुरामा चाहिँ म महत्व दिन्छु तर मलाई लाग्दैन कि भारतमा कलाकारहरूलाई पर्याप्त मात्रामा अवसर दिइँदैन भनेर किनभने यदि यस अवसर नदिएको भए उनीहरू नेसनल राष्ट्रिय अन्तराष्ट्रिय खेलहरूमा भाग लिन सक्ने थिएन यो सरकारले होइन भारतको सरकारले नै उनीहरूलाई सगाउ गरेकोले गर्दा भारतमा वासीहरूले नै उनीहरूलाई प्रोत्साहन दिएकोले गर्दा हुनीहरू राष्ट्रिय अन्तराष्ट्रिय खेलहरूमा भाग लिन सक्छन् उनीहरू आफ्नो पैसाले जान सक्दैन कति गरीब हुन्छन् कति असहाय हुन्छन् तर त्यो सबै सरकारले नै उनीहरूलाई प पर्याप्त मात्रमा उनीहरूलाई दिन्छन् उनीहरूको जुन जस्तो उनीहरूलाई लान्छन् जस्तो उनीहरूलाई प्रशिक्षण दिन्छन् उनीहरूको सहायताले उनीहरू राष्ट्रिय अन्तराष्ट्रिय खेलहरू खेलिरहेको छन् भन्ने मलाई लाग्छ यसको हामीले जुन देखेको छौँ जुन उनीहरूले अवसर पाइरहेको छ उनीहरूले खेलेर आएर फेरि प्रधान मन्त्री राष्ट्रपतिले जुन सम्मान दिइरहेको छ उनीहरूलाई उनीहरू जुन रुपियाँ पैसा दिइरहेको छ उनीहरूको खेल देखेर उनीहरूले जितेर आएको देखेर उनीहरूको जुन सम्मान उनीहरूले पाएको छ उनीहरूले जुन सम्मान भारत वर्षले दिएको छ त्योअनसारले नै उनीहरूले पर्याप्त मात्रमा भारतीय भारतवासीबाट अनि आफ्नो सहरबाट आफ्नो ठाउँबाट अनि सरकारबाट पनि पर्याप्त रूपमा उनीहरूले पुरस्कारहरू पाएको हामीले देखेका छौँ र यसले गर्दा मलाई लाग्दैन कि भारत कलाकारहरूलाई चाहिँ महत्त्व दिँदैन अवसर पाउँदैन भन्ने प्रत्येकले अवसर पाइरहेको छ यो योपालि पाउँदैन त अर्को पालि उसले पाइरहेको हामी देखेका छौँ म हरेक खेल म हेर्छु हरेक खेल मलाई मलाई चासो छ यो खेल हेर्दाखेरि चाहिँ योपालि एउटाले खेलेको छ भने अर्को पालि अर्कोले खेलिरहेको हुन्छ पर्याप्त मात्रमा उनीहरूले सम्मान र अवसर पाइरहेको छ जस्तो मलाई लाग्छ यो चाहिँ मलाई चाहिँ लाग्दैन कि भारतमा चाहिँ कलाकारहरूले महत्त्व र अवसर पाएको छैन भन्ने चाहिँ म यसमा चाहिँ म सहमत छुइनँ